मेरो चाहिँ अब जीवनमा परिवर्तनहरूको बारेमा बताउनु पर्दाखेरि चाहिँ अब पहिला पहिला मेरो टिन एज टिन एजको टाइमको कुरा गर्छु है म एकदम बदमास थिएँ होइन अन्त टिन एजमा म मात्रै होइन सबैजना त्यस्तै हुन्छ त्यो उमेरै हुन्छ भनौँ न त्यो टाइममा चाहिँ म पन्ध्र सोह्र वर्षको उमेरमा हुँदाखेरि चाहिँ एकदम खाली गाउँ गाउँ गाउँ डुलिहिँड्ने अर्काको घरतिर बसेर क्या अन्त त्यसपछि त्योहरू गर्थेँ होइन स्कुलमा जाँदा जाँदै पनि आध बाटोतिर बजारतिर बसेर अन्त हाफ टाइमहरूमा स्कुल पसेर अन्त बाह्र बजी भागेर घर आएर त्यस्तो त्यस्तो थियो अन्त कति म मम्मीहरूले कत्ति कराउनु हुन्थ्यो सम्झाउनु हुन्थ्यो क्या कुट्नु हुन्थ्यो कहिले काहीँ धुलाई पनि खान्थेँ अब अहिले चाहिँ के परिवर्तन आयो भन्दाखेरि चाहिँ अहिले चाहिँ अब जब हाम्रो एज बार हुँदै गयो त्यसपछि चाहिँ अब आफै परिवर्तनहरू हुँदै जाँदो रहेछ अब आफ्नो अब आफूलाई राम्रो नराम्रो सबै सबै अब थाहा हुँदै जाँदो रहेस त्यही हो अब अहिले चाहिँ अहिले चाहिँ मेरो जीवन एकदम राम्रो छ होइन